हेलो हजुर

ए जानु हुने के सल्लाह गरेको छ कि साथीहरू है सबैजना ए हजुर ए कति कति मिल्ने भएको छ अन्त राम्रो छ त मूर्ति त कि के कति कति गरेर उठाउने होला हजुर कति कति गरेर उठाउने होला ए कतिजना जस्तो छ होला केटाहरू साथीहरू ए हजुर भन्नु होस् न अन्त के छ कसरी केमा जाने गाडीतिरै कि हजुर कतिवटा भयो भनेको छ गा गाडीहरू त भाडा गाडीको लागि गाडीको लागि पाँच छ हजार हजुर पाँच छ हजार कतिजना जस्तो छ होला

दसजना छ है दसजनाको लागि त एउटा ठुलो गाडी ग गर्दाखेरि भयो भइहाल्छ कि त्यही छ हजारहरू जस्तै लाग्छ हो मिलाईकन दिनु होस् न कति जस्तै पाँच हजार जस्तै हो अँटिहाल्छ एउटै गाडीमा हजुर के के पकाउनु त्यही गर गर्नु होस् न चिकनहरू माछाहरू हो भात उयो पुलावहरू के ले हजुर पकौडाहरू बना बनाउनु होस् हो ड्रिङ्क्सहरु छ हजुर के लेडिसहरू छ लेडिसहरू छ है कतिजना छ दादा लेडिस चाहिँ पाँचजना है उयोहरू किन्छ कि ड्रिङ्क्सहरू गर्दैन है ए हुन्छ भन्नु होस् न मलाई कि कति लाग्छ हेलो